दार्जिलिङ पर्यटकको लागि एकदमै राम्रो जग्गा हो यहाँ अब एकदमै पर्यटकहरूको लागि एकदमै हेर्ने महत्त्वपूर्ण जग्गाहरू चाहिँ अब तपाईँको हो चिजहरू हो चाहिँ अब टोइ ट्रेन भयो टी गार्डन्स रक गार्डन हिमालयन माउन्टेनिरिङ इन्स्टिट्युट अन्य अन्य तेन्जिङ रक तेन्जिङ रक कन्चनजङ्घा कन्चनजङ्घा एकदमै राम्रोसँगले देख्नु सक्नुहुन्छ दार्जिलिङबाट अन्त त्यही हो मेन सबभन्दा महत्त्वपूर्ण हेर्नु पर्ने चिजहरू चाहिँ